एलपिजी कनेक्सन छ मेरोमा है र पहिला चाहिँ दाउरामा है दाउरा काटेर रुख काटेर दाउरा बनाएर पुरिने गरिन्थ्यो तर जब एलपिजी कनेक्सन लगाइसकेपछि चाहिँ धेरै नै रुखपातहरू नासिनुबाट जोगिएको छ र छिटो पनि पाक्ने त्यही हो अब अलिकति दाउरा भनेपछि अलिकति प्राक्टिकल खट्नुपर्ने हुन्छ है गएर काट्नुपर्ने जङ्गलबाट ल्याउनुपर्ने हुन्छ ग्यास भन्ने कुरो चाहिँ हामीले अब त्यो किन्दा पाइने कुरो हो भिन्नता यति नै छ के अरे ग्यास र दाउरामा चाहिँ दाउराले चाहिँ दाउरामा चाहिँ हामी धेरै परिश्रम गर्नुपर्छ जङ्गल जानुपऱ्यो काट्नुपऱ्यो है ग्यासमा ग्यास प्रोडक्सनले गर्दा चाहिँ अब कतिवटा कामहरू धेरै नै हामीलाई सजिलो भएको छ